आज मैले मिन्त्राबाट एउटा कुर्ती मगाएको थिएँ र त्यसको चाहिँ एकदमै राम्रो कपडा पनि कपडाको क्वालिटी पनि एकदम राम्रो रहेछ रङ पनि नजाने अनि साइजहरू पनि एकदम ठिक्कको र त्यो चाहिँ एकदमै मलाई मन पऱ्यो र अब फेरि अर्कोपाली पनि सायद त्यही कम्पनीबाटै मगाउँछु होला